सिलाउनु चाहिँ मैले अघि नै भनिसकेँ लुगाहरू फाटेकोहरू त मैले सिलाउँछु तर घरमा अब यो सियो धागोले सिलाउँछु सियो धागोले नै बेगरको त छैन खुट्टाले चलाउने मेसिनहरू त अब चलाउनु आउँदैन मलाई हाते मेसिन चाहिँ किन्नु मन लागेको छ किनभने सियो धागोले सिलाउनुमा अब अलिक कष्ट हुन्छ लुगाहरू कुच्चिन्छ हातले सिलायो उयो मेसिन ले सिलायो भने चाहिँ राम्रो हुन्छ त्यही कारणले अब हाते मेसिन चाहिँ किन्नु मन लागेको छ एकदम मलाई हाते मेसिन चाहिँ किन्नु पर्ने भएको छ हाते मेसिन किन्यो भने अरू अरू लुगाहरू धेरै धेरै लुगाहरू पनि सिलाउनु सकिन्छ बिस्तारै बिस्तारै गरेर नयाँ लुगाहरू पनि सायद सिलाउँदा सिलाउँदा सिकिन्छ सिलाउनु त्यसै गरेर सिक्यो भने आफ्नो नयाँ लुगाहरू पनि बिस्तारै बिस्तारै गरेर सिकिन्छ चलाउनु उयो सिलाउनु सिकिन्छ कोसिस गरेर सिकिहालिन्छ हाते मेसिनहरू किनेर चाहिँ सिलाउने भन्ने विचार गरेको छ अब अब किन्नुको लागि पनि अब सक्नु पर्यो हातले त नभए त सकिन्छ नि धेरै सिलाउनु लुगाहरू अब त्यो सियो धागोले सियोमा धागो लगाउँदा सिलाउँदा अब कोही कोही ठाउँमा अब किचिनु पुग्छ लुगाहरू सिलाइमा अब बिग्रनु पुग्छ हाते मेसिनले सिलायो भने त अलिक राम्रो हुन्छ र र हाते मेसिन चाहिँ किन्ने विचारमा छु अब किनेर चाहिँ सिलाउनु पर्यो